हजर तपाईँकोबाट मैले जुन चाहिँ जुत्ता लगेको थिएँ नि हजर यस्तो हेर्दा चाहिँ एकदमै राम्रो होइन एकदमै रोयल रिच खालके रहेछ तर लगाउँदाखेरि चाहिँ तपाईँको एक हप्तामै मेरो जुत्ता बाङबुङ भयो हजर त्यो एकदम सोलहरू पनि कच्चा न कच्चा एकदम राम्रो छैन रैस मैले जुन अनुसारको एक्सपेक्ट गरेको थिएँ जुन अनुसारको पैसा हालेर किनेको थिएँ त्यो त एकदम स्टाइलकै भारी मात्रै रहेछ नि त हामीलाई स्टाइल त चाहिन्छ तर अलिक खप्ने पनि चाहिनु पऱ्यो नि त अब हाम्रो पैसा त्यसै आउँदैन होइन हामीले दुखै गरेर कमाएको हो त्यही कारण अलिक अब लगाउँदाखेरि चाहिँ बरु अलिक पैसा राम्रो दिनु परोस् तर अलिक सामान चाहिँ पक्का ल्याउनुहोस् है ल